मेरो घरमा चाहिँ अब अठारवटा जस्तो कुखुरा छ होइन तर अब त्यो कुखुराले चाहिँ अब त्यो कुखुराहरूले चाहिँ त्यति साह्रो अन्डाहरू दिँदैन होइन कतिवटा त बेच्यो पनि काटेर पनि खान्छ कतिवटा अब हुन्छ नि त्यसै देसन हो कि देसन लागेर मर्छ मर्यो होइन अन्त चाहिँ अब घरमा थुप्रो छ फ्यामिलीहरू पनि होइन अन्त चाहिँ गाईबाख्राहरू पाल्छ अब त्यसै अब घरकै विषयमा भन्नु हो भने चाहिँ अब हुन्छ नि फुलहरू पनि अब हुन्छ नि दामी दामी फुलहरू पनि छ होइन अब त्यस्तै अब धुप्पीहरू हुन्छ धुप्पीहरू दामी दामी खालको छ होइन त्यस्तौ फलफुलहरू अन्त थुप्रो अब थुप्रो टाइपको थुप्रो किसिमको उयोहरू छ फुलहरू छ अन्त चाहिँ अब धेरै किसिमको अब हुन्छ नि मान्छेहरू पनि हुन्छ होइन अब राम्रो छ फ्यामिली पनि अन्त चाहिँ अब त्यो भेडाबाख्रा भेडाबाख्रा भेडा त पाल्दैन तर बाख्राहरू पाल्छ होइन त्यहाँदेखि त्यो बाख्राहरू पनि हाम्रोमा त पाल्दैन गाउँघरमा पाल्छ अन्त बाख्राहरू पाल्छ कतिवटा छ मर्छ होइन अहिले त झन् गाईहरूको अब उयोहरू लाग्दैछ होइन त्यो बिमारहरू के हो त्यो फोका फोका निस्किने अहिले त अन्त अस्ति त एउटा गाई मर्यो त्यही बिमार भएर होइन अन्त चाहिँ अब अब सा यति नै हो घरको विषयमा त अब कति भन्नु र होइन अब आउँदैन त्यति साह्रो घरको विषयमा भन्नु त मलाई